मलाई मन पर्ने मौसम विनटर हो यसमा छुट्टीहरू पनि हुन्छ सबै कलेज स्कुलहरू सबै छुट्टी हुन्छ अनि त्यसमा आगोहरू ताप्नु मजा आउँछ हिउँहरू पनि पर्छ मलाई गरम महिना त्यति मन पर्दैन अनि चिसो भयो भने मलाई राम्रो लाग्छ अनि हिउँहरू पऱ्यो भने त्यसमा खेल्नु कुद्नु घुम्नु जानु पनि मजा हुन्छ त्यति बेला कलेजहरू पनि लागेको हुँदैन अन्तखेरि अन्तखेरि घुम्नुहरू जानु मज्जा आउँछ अनि लुगाहरू पनि तातो तातो नयाँ नयाँ कोटहरू लाउनु पाउँछ कोट ज्याकेटहरू लाउनु पर्छ अनि लुगाहरूमा मलाई धेरै मन पर्ने बुटहरू हुन्छ अनि ज्याकेट ठुलो पफ ज्याकेटहरू हुन्छ त्योहरू पनि राम्रो लाग्छ लाउनुको लागि त्यति विनटरमा मात्रै लाउनु पाउँछ अनि सबभन्दा राम्रो लागेको चाहिँ आगो ताप्नु राम्रो लाग्छ अनि आगो ताप्यो भने सबै छेउछाउको घरको मान्छेहरू पनि आएर एका अर्कासँग बोल्छौँ हामी खेल्छौँ गफ गर्छौँ अनि त्यसमा एउटा फेमेलीको राम्रो ऊ यो हुन्छ अनि यसलाई अनि यसैले मलाई विनटर मन पर्छ